मलाई के लाग्छ भने समाचार अथवा मिडियाले ग्रामीण क्षेत्रका बारेमा पर्याप्त मुद्दाहरू कहीँसम्म देखाइरहेका छैनन् कि जस्तो लाग्छ किनभने ग्रामीण समाजमा हुने विभिन्न प्रकारका समस्याहरू मिडियाहरूतिर साह्रै पाइँदैन जस्तो कि हाम्रै क्षेत्रको कुरा गर्नुपऱ्यो भने त्यस क्षेत्रमा पानी पर्ने सिजनमा विभिन्न प्रकारका बाढीहरूले गर्दा बाटोघाटोमा विभिन्न प्रकारका असुविधाहरू हुन्छ अनि त्यस्ता असुविधाले वहाँका सामान्य जनजीवनमा धेरै बाधा उत्पन्न गरिरहेको हुन्छ यस्ता कुराहरूमा मिडिया अथवा ग्रामीण क्षेत्र क्षेत्रका समस्याहरू यसबाहेक त्यस स्थानमा भएका विभिन्न प्रकारका समस्याहरू जस्तो कुनैमा ग्रामीण सडकहरू नपुगेको कुनै ठाउँमा बाँधहरूको व्यवस्था राम्रो नभएको र त्यस्ता कुराहरूका अथवा त्यस स्थानमा भएका मानिसहरूको नानीहरूले पढ्ने स्कुलहरूको व्यवस्था राम्रो नभएको ती स्कुलहरूलाई विकासका कुराहरूदेखि वञ्चित रहेका यस्ता कुराहरूलाई चाहिँ मिडियाहरूले ग्रामीण क्षेत्रमा भएका मुद्दाहरूलाई चाहिँ देखाइरहेका हुँदैनन् जस्तो लाग्छ र यी मुद्दाहरूलाई ग्रामीण क्षेत्रका व्यक्तिहरूका समस्याहरूलाई पनि वर्तमान चलेका सञ्चारमाध्यम अथवा महह यस्ता मिडियाहरूले प्रशस्त रूपमा देखाइरहेको छैन भन्ने मलाई लाग्दछ